ए तपाईँ टेलिकम सर्भिस मान्छे बोल्नु भएको हो ए हजुर ल त यहाँनेर घरमा यो इन्टरनेटको प्रब्लम भएर एउटा यो वाइफाई बरु लगाऊँ भनेको कि यहाँनेरि हजुर र त यसको के छ सिस्टमहरू चाहिँ कसरी लगाउन सकिन्छ ए हजुर ए मान्छे पठाइदिन्छु नि त्यसको लागि चाहिँ हजुर हजुर त्यसको लागि चाहिँ मतलब कति फिजहरू लाग्छ त्यो लगाउनु ए हजुर हजुर ए फोर जी फाइभ जी त्यो फाइभ जी त्यस्तो हुन्छ है फाइभ जी त्यो लगाउँदाखेरि चाहिँ कति पर्छ फिजहरू चाहिँ हजुर हजुर ए चार हजारमा चाहिँ दुई महिना फ्री ए हजुर हजुर ए चार सय दिनु पर्यो है ए हजुर हजुर हजुर ए यो तार सारहरू चाहिँ ए तपाईँहरूले हुन्छ हुन्छ हुन्छ हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई हुन्छ हुन्छ म तपाईँलाई पछि कन्ट्याक्ट गर्छु नि है हजुर हजुर हुन्छ हुन्छ यसो जोगाजोग गर्दै गरौँ न हुन्छ